अब त्यो बेला त अब त्यो पानीको सिँचाइको बेलामा त पानी अब चाहिन्छ अब बर्खामासमा त अब पानी आइहाल्छ हिउँदोमा हामीले त पानी पाउँदैनौँ र अब अरू कोही जग्गामा चाहिँ उनीहरूले अब ट्याङ्कीहरू बनाएर जम्मा गरेको हुन्छ पानी तर हाम्रोतिर त अब त्यस्तो जग्गा पनि छैन बनाउने उयो पनि छैन र त्यो गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो सिँचाइ गर्नु चाहिँ हामीलाई चाहिँ अलिकति अप्ठ्यारै पर्छ अप्ठ्यारै हुन्छ किनभने हामी पानी नै अलिकति छैन पानीकै अलिकति कमजोर छ त्यसले गर्दामा त्यो लाउनु चाहिँ हामीलाई अलिक साह्रै पर्छ